खेतीपाती गर्ने मान्छेले चाहिँ खेतीपातीबाहेक चाहिँ त्यो सब्जी रोप्नु अब सुँगुर पाल्नु गाई पाल्नु गाई बाख्रा कुखुराहरू अन्त गाईको छुर्पी दही मही घिउहरू बेच्नु अब कोही कोहीले चाहिँ अब मासु मासु काटेर चाहिँ मासु बेच्ने काम गर्छ नभए चाहिँ जिउँदै गाई सुँगुरहरू नै गोसखानतिर बेच्ने कामहरू गर्छ नभए कसै कसै चाहिँ अब पार्टीको मिटिङतिर हिँड्छ तर केही त पाउँदैन अन्त अरू अरू चाहिँ जस्तै अब अरू त केही गर्छ जस्तो लागेन